हेलो हजुर भन्नुहोस् हेलो

हजुर भन्नुहोस् के काम थियो तपाईँलाई

हजुर छ त के बनाउनु थियो तपाईँलाई

हजुर केको फ्लेभर कुन फ्लेभर चाहिएको छ तपाईँलाई मेरोमा फ्लेभर चक्लेटी फ्लेभर पाइन एप्पल फ्लेभर ग्रेप उयोहरू छ तपईँलाई कुन फ्लेभरको चाहिँ चाहिन्छ स्ट्रबरी फ्लेभरको पनि छ हजुर हुन्छ कति उएसको चाहिन्छ तपाईँलाई दुई थाक तिन थाक कि कति केही उयोहरू चाहिन्छ डिजाइनहरू

ए हुन् हजुर भन्नुहोस् हजुर बनिन्छ तर तपाईँलाई अब टाइम लाग्छ कहिलेसम्म चाहिँ हजुर हजुर हजुर हजुर हो हजुर हुन्छ तपाईँ ल्याउनु आउनु हुन्छ दोकानमै मेरो सप राई उयो हो बेकरी सप हो

ए हजुर कप केकहरू बनिन्छ कतिवटा चाहिएको थियो टुवेल्भ पिसेस हजुर हुन्छ कुन फ्लेभरमा भन्नु भयो ए हजुर हुन्छ तपाईँको उयो एड्रेस दिनुहोस् म एड्रेस लेखिराख्छु हजुर खरसाङ मन्टिभिट हुन्छ हुन्छ हुन्छ